यो माइरू रेस्टुरेन्ट हो मलाई एक दुईवटा डिसहरू अर्डर गर्नु छ तपाईँकोमा के अरे पुलाउ छ कि छैन होला है भेज पुलाउ मन्चुरियन अन्त के अरे एउटा अचार आलुदम हरू चाहिएको थियो मलाई छ कि छैन होला है मलाई भनिदिनुहोस् ल रेस्टुरेन्टको नाम परिकारको मात्रा चाहिँ अब मेरो दसजना जस्तोले खाने चाहिँ अब तपाईँले त्यति चाहिँ गरिदिनुहोस् न तर मसला चाहिँ कम्ती होस् है ल तातो होस् है तातो गरम होस्